हाम्रो नेपालीमा चाखलाग्दो चाखलाग्दो नेपाली भाषाहरू सुन्न विशेषताहरू धेरै छ जस्तै कि हाम्रो नेपाली भाषाको टोन त्यो एउटा शब्दलाई हामीले भिन्न भिन्न मतलबमा लिन सक्छ यदि मैले बस भन्दाखेरि एउटा हुन्छ बस्नु भनेको अर्को बस भनेको गाडी हुन्छ अब बस भनेर त्यही वर्ड बस बसलाई पनि हामीले टोन चेन्ज भयो भने बस हुन्छ त्यो त्यो चाहिँ हाम्रो नेपालीमा जुन चाहिँ यसरी युज गर्न सकिन्छ त्यो अरू भाषामा पर्योग गर्न सक्दैनौँ धेरै छन् अरू शब्दहरू पनि तर भन्नमा आउँदाखेरि यो एउटा छन् अरू जस्तै कि खायौ भन्ने खायौ खाएँ गयौ गएँ उठ्यौ उठेँ यो कसैले प्रश्न गर्दा त्यही हिसाबले जवाब पनि आउँछ उठ एउटा हुन्छ अर्को चाहिँ उ र ठ मा उठ पनि हुन्छ त्यही एउटा टा हुन्छ धेरै मायाले भनेर उठ भन्छ अर्को हुन्छ रिसले उठ त्यसरी नै अर्को छ अनुकरण अनुकरणमा चाहिँ जस्तै कि अब कसैले भन्नु पर्दाखेरि प्लात्तै चिप्लिने भनेर हामीले यो वर्ड युज गर्छ यो वर्डले मान्छेले एकदम सिधा तरिकाले बताइदिन्छ कि कसरी लड्यो प्लात्तै लड्यो भनेर यस्तो खालको शब्दहरू अरू भाषामा अरू भाषा शैलीमा प्रयोग गरिँदैन झ्याम्मै दिन्छु भनेर भन्छ झ्याम्म मतलब झनन हुनेगरी दिनु भनेको अनि अरू अरूहरू धेरै छन् अब त्यसमाथि अब अर्को भाषा भाषाको मतलब भाषा शैलीको कुरा गरौँ भने अरू त अनुताप ध्वनि ध्वनि जस्तै कि खेल खेल खेल खेल रिस उठ्दो प्रकारले भनिन्छ खेल खेल खेल ल भन्यो भने मायाले भनेको खेल ल तर त्यही रिस उठ्दो प्रकारले खेल भनेर भन्छ

त्यो तलदेखि त्यहाँ तलदेखि अझै अलिक तल बुझ्छ तर ऊ तल भन्यो भने तल टाडो बुझ्छ त्यसरी नै अरू धेरै धेरै शब्दहरू पनि छन् जसका जसको विशेषताहरू हामीले नेपाली भाषामा मात्र पाउन सक्छौँ अरू कुनै अन्य भाषाहरूमा पाउन सक्दैनौँ यो नेपाली भाषाको विशेषता र नेपाली भाषाको प्रयोग को शब्दको प्रयोग एउटै शब्दको प्रक प्रयोग धेरै धेरै अलग ढङ्गमा गर्न सकिन्छ कुनै अलग परिस्थितिमा त्यही शब्दलाई अलग प्रकारले प्रयोग गर्न पनि सकिन्छ